हेलो हेलो त्यहाँ बक्साद्वारमा हजुर बक्साद्वारमा अरू त्यो सपोज म टुरिस्ट भएर आएँ अरे सपोज त्यहाँनेरी अब कसरी चाहिँ अब होल्ड गर्नुपर्छ गाडीहरू कसरी पाउँछ अन्त त्यो बक्साद्वारको प्लेसहरू कस्तो छ कतिको टुरिस्ट एट्र्याकटिभ प्लेसेसहरू कुन कुन छ ए त्यो त्यसको ए हजुर हजुर ए अन्त ए अन्त बाटोहरू त सबै कुरो राम्रै छ होला नि अन्त त्यहाँ क्याबहरू रिजर्भ रिजर्भहरू गऱ्यो भने कति पर्छ होला

ए अन्त त्यो बक्साद्वार बक्साद्वारबाट हामी अरू ठाउँहरू पनि घुम्न सकिन्छ ए

ए ए हजुर हुन्छ आए ए हजुर अन्त हामी त्यहाँ सपोज त्यो इन्डिया र भुटानको बोर्डर भयो त्यहाँभित्र पस्नु हामीलाई के डकुमेन्ट्सहरू चाहिन्छ अझै एक्सप्लोर गर्नुको लागि ए हजुर ए हजुर हुन्छ यति नै इन्फर्मेसन छ थ्याङ्कयू थ्याङ्कयू